अब हालको घटना मलाई सुन्नु मनपर्छ र अब हिजोअस्ति एउटा फेसबुकमा एउटा नानीले है हुन त आमाबाबुले डरहरू देखाएको रहेछ अब त्यो नानीले चाहिँ अब आफ्नो पिटाइबाट जोगिनको लागि चाहिँ अब रुमको पनि खुट्टा हुन्छ भन्ने भन्यो सबैको लागि सबैले मनपराएछ मलाई पनि अचम्म लाग्यो मलाई हो अब रुम रुमहरूको त खुट्टा हुँदैन र पनि अब त्यो नानीले चाहिँ यति साह्रो चाहिँ अब बहना लगाएको बहना लगायो र पनि अब यति राम्रो भएको हो त्यो घटना चाहिँ तर मलाई साह्रै मनपरेर चाहिँ मलाई हाँस उठेको नि